हेलो चिया दोकानको बाजे बोल्नु भएको हो ए तपाईँको दोकान कति बजी खोलिन्छ बिहान

दोकानमा दोकानमा कति बजीदेखि कतिबजीसम्म बस्नु हुन्छ हजुर अनि तपाईँकोमा चियाको भेराइटीहरू कहाँ कहाँको चियाहरू पाउने गर्छन् हजुर

हजुर अन्त तपाईँको विचारमा चाहिँ हातले बनाएको चिया राम्रो हुन्छ कि मिसिनले बनाएको राम्रो हुन्छ हजुर

अनि तपाईँकोमा कुन कुन कमानको चिया राम्रो हुन्छ कुन कुन कमानको चिया छ

तपाईँले चाहिँ चिया चिया पकाएर नि बेच्ने गर्नुहुन्छ कि प्याकेटमा मात्रै बेच्नुहुन्छ कि

ए अन्त कसरी ग्लास बेच्नुहुन्छ चिया चाहिँ हजुर दुधको दुधको चिनीको चाहिँ

हजिर अरू ब्ल्याक टीहरू हजुर मेरो भोलि घरमा एउटा कार्य छ कि त्यसको लागि चाहिएको थियो पचास ग्लास जति अर्डर गर्नु भनेको चिनीको चिया बनाइदिनु सक्नुहुन्छ है पचास ग्लास जति मलाई बाह्र एक बजीतिर हुन्छ म मान्छे लिनु पठाउँछु नि